यात्रा चाहिँ म गरि नै रहनुपर्छ किनकि मेरो दोकान चाहिँ सिटीदेखिको धेरै टाढो छ र जति पनि चाहिने सरसामानहरू भयो कस्मेटिक प्रडक्टहरू भयो जे पनि म यात्रा गरेर नै लिनुपर्छ लिनुपर्ने हुन्छ किनकि धेरै नै टाढो छ सिटीदेखिको त्यो कारणले गर्दा आज मेरो बहिनी अर्को डिस्ट्रि्क्टमा बिहा हुनुभएको छ कालिम्पोङ डिस्ट्रिक्टमा र उसलाई भेटघाट गर्नु जाँदा पनि प्राय म यात्रा गर्नु नै पर्ने हुन्छ र दिदी पनि उता चेन्नईमा बिहा हुनुभएको छ र दिदीलाई भेटघाट गर्नु जाँदा पनि मैले त्यस्तै प्रकारले यात्रा नै गर्नुपर्ने हुन्छ यात्रा चाहिँ मेरो भइ नै रहन्छ